मैले अस्ति एउटा सेम्पू किनेको थिएँ कि एकदमै राम्रो त्यो कम्पनी पनि के पो वेदिक्स कम्पनीको सेम्पू किनेको थिएँ एकदमै राम्रो लाग्यो कपाल पनि एकदमै राम्रो भयो झरेन पनि कपाल चायाहरू पनि सबै जाँदो रहेछ है एकदमै राम्रो लाग्यो कपाल पनि एकदम नरम मुलायम राम्रो हुँदारहेछ है अन्त त्यसले गर्दाखेरि चाहिँ म प्रायः जस्तो मेरो साथीहरू भेट्नेहरूलाई पनि यो यो सेम्पू चाहिँ लगाउ है भनेर चाहिँ म भन्ने गर्छु